हाम्रो क्षेत्रमा आम्दानीका स्रोतहरू धेरै छन् सानो सानो रोजगारी गरेर खानेहरूदेखि लिएर ठुला ठुला रोजगारी गर्ने स सम्म यहाँ देखिन्छन् कोही कुल्ली काम कोही सानो दोकान गरेर रोजगारी चलाउँछ कोही टिचर कोही अफिसर छन् हाम्रो क्षेत्रमा रोजगारीका अवसरहरू आजभोलि यति देखिँदैन पढेका लेखेकाहरू काम नपाएर बेकारी भएर भुतभुति रहेका देखिन्छ